समय बित्दै जाँदाखेरि नेपाली भाषाको विकास एकदमै द्रुत गतिमा भइरहेको छ भनौँ अब ताम्र ताम्रपत्रदेखि सुरु भएको हाम्रो नेपाली भाषा अहिले लगभग डि डिजिटलाइज भइसकेको अवस्था छ होइन अहिले विज्ञानको प्रविधिले अहिले विभिन्न ट्याक्नोलोजीमा पनि यो भाषाको प्रयोगहरू भइरहेको छ सुविस्ता अहिले नेपाली भाषाको व्याकरणहरू पनि एकदम स्तरीय रूपमा वैज्ञानिक हिसाबले अनुसन्धानहरू गरेर यसको व्याकरणहरू पनि अहिले निस्किरहेको छ होइन नेपाली भाषालाई अहिले प्राथमिक तहदेखिको लिएर स्नातक अनि स्नातकोत्तरसम्म अनि त्यहाँदेखि माथि विद्यावारिधिसम्मको स्तरहरूमा अहिले पठन पाठन भइरहेको छ अनुसन्धानहरू पनि भइरहेको छ अन्त विभिन्न विश्वविद्यालयहरूतिर ल्याबमा यसको यसको वैज्ञानिक अनुसन्धानहरू भइरहेको छ त्यही हिसाबले हाम्रो यसको वर्णव्यवस्थालाई मिलाउने होइन हाम्रो नेपाली भाषालाई आफ्नो वर्णव्यवस्था अनुसार मिलाएर राख्ने कामहरू भइरहेको छ यसको परिवर्तन भन्नुपर्दाखेरि यसको परिवर्तन देख्दा पनि द्रुत गतिमा नै भइरहेको छ अहिले टेक्नोलोजीको जमाना हो प्रविधिको समय हो मोबाइलतिर यसको प्रयोगहरू विभिन्न एपहरूमा सर्चहरू गर्दाखेरि खोज्नुपर्दाखेरि नेपाली भाषामा नै आउने नेपाली भाषामा टाइप हुने नेपाली भाषाबाटै नेपाली भाषा बोलेको मेसिनहरूले बुझ्ने सफ्टवेयरहरूले नि बुझ्ने कि किसिमको भा नेपाली भाषालाई बनाउनुको लागि चाहिँ अहिले ए आई फर भारत भन्ने आइआइटी मद्रासबाट यो इन्स्टिट्युसनबाट चाहिँ अहिले यो वैज्ञानिक प्राविधिक कामहरू भइरहेको छ यसमा गाउँबस्तीबाट डाटाहरू कलेक्सन गर्ने गाउँबस्तीको मान्छेहरू बोल्ने शैलीहरू आवाजहरूको डाटा कलेक्सन गरेर अहिले यो सफ्टवयरहरूको लागि कामहरू भइरहेको छ लगभग समय त लाग्ला तर पनि भविष्यमा अब यो डिजिट पूर्ण हाम्रो नेपाली भाषा चाहिँ पूर्ण रूपमा डिजिटल हुने लगभग सम्भावना चाहिँ अब प्रायः भइसकेको छ भनौँ